बाख्राकोटमा शिक्षा व्यवस्था राम्रो छ हाई स्कुल छ टाढा टाढाका नानीहरू पनि पढ्न आउँछन् एकदम ट्वेल्भसम्म छ हाई स्कुल प्राइमेरी स्कुल पनि छ इङ्लिस स्कुल पनि राम्रा राम्रा छन् तिनवटा तिनवटा इङ्लिस स्कुल छन् बाहिरबाट पनि नानीहरू पढ्न आउँछन् राम्रो खालको छ यहाँ हाम्रो कलेज चाहिँ माल कलेज छ कलेज पढ्न चाहिँ उहाँ जानुपर्छ मालबजार